ए हो त ए हजुर भन्नुहोस् न

हजुर हजुर

ए हजर भन्नुहोस् न तपाईँलाई के कुरा जान्नु थियो

ए हामीले जुन चाहिँ लगाउँछ त्यसलाई चाहिँ त्यो माथिको उयोलाई चाहिँ खेन्जा भनिन्छ र मुनिकोलाई चाहिँ बक्खु नै भनिन्छ हो र र एउटा पाङ्देन पनि हुन्छ र त्यो पाङ्देन चाहिँ विवाहितहरूले चाहिँ विवाहित नारीहरूले चाहिँ पछाडि लगाइन्छ ए अगडि लगाइन्छ भने चाहिँ विवाह नगरेकोले चाहिँ पछाडि लगाइन्छ र हाम्रो तामाङ टोपी पनि हुन्छ र त्यसको साथ साथै त्यो पोसाक मात्रै भयो र त्यसको साथ साथै धेरै अर्नामेन्ट्सहरू पनि हुन्छ हाम्रो तामाङहरूमा हजुर ए हजुर त्यो जति पनि डिजाइनहरू हो त्यो चाहिँ सबै कस्टमाइज गर्न सकिन्छ र किनभने त्यो हाम्रो यहीँनिरै बनिन्छ दार्जिलिङमै बनिन्छ सबैतिर ह्यान्डमेड भएको कारणले गर्दाखेरि चाहिँ तपईँहरूले अब तपईँलाई जस्तो मनपर्छ त्यस्तै प्रकारको डिजाइन होइन त्यस्तै प्रकारको अब तपाईँलाई जे जस्तो अब मनपर्छ त्यही त्यही प्रकारले चाहिँ कस्टमाइज गर्नु सक्नुहुन्छ तपाईँले हजुर ए त्यो पनि सेम तामाङ ड्रेस जस्तो नै हो अन्त त्यो जुन चाहिँ दौरा सुरुवाल पनि यहीँ बनिन्छ त्यो यहाँकै हो र अन्त त्यसलाई पनि अब कस्टमाइज गर्न सकिन्छ तपाईँलाई कस्तो खालको मनपर्छ कुन मटेरियलमा चाहिएको हो कस्तो डिजाइनमा चाहिएको हो सबै तपाईँले कस्टमाइज गर्नु सकिन्छ सक्नुहुन्छ र त्यसकै त्यहीअनुसारकै तपाईँको त्यसको प्राइस पनि रहेको छ हजुर लुगा हजुर त्यो लुगाको क्वालिटी चाहिँ एकदमै राम्रो हो त्यो चाहिँ यहीँनिरै बनिएको हो यहीँ दार्जिलिङमै ह्यान्डमेड यहीँ यहाँको लोकल मानिसहरूले नै बनाएको हो त्यहाँ चाहिँ भोटे खुकुरी पनि होइन होइन अब त्यो भाचिहाल्ने होइन यो यतैनिरको बनिएको हो त्यो एकदम पक्का हुन्छ यसको चाहिँ वरेन्टी सहित आउँछ हो र त्यही भएर नै यो अलिक एक्सपेन्सिभ पनि छ हुन्छ हुन्छ हुन्छ